हजुर भन्नुहोस् सर के गर्नुहुँदैछ हो म त सर अहिले अलिक बाहिर आएको छु त्यही त स्टुडेन्टहरूले अलिक कम्प्लेन गरेको थियो तपाईँको अलिक राम्रो पढाउनुभएन अरे भनेर नानीहरूले चाहिँ तपाईँको म्याथ्सको बारेमा फिजिक्सको बारेमा कोहीले नि तपाईँले पढाएको बुझेन अरे तपाईँ अलिक छिटो पढाउनु भयो अरे त्यही त अब यस्तो रेप्युटेसन स्कुलमा अब तपाईँले अब यस्तो बल्ल बल्ल काम पाउनु भएको छ अब कहाँ जिम्मेवारीहरू तपाईँले राम्ररी निभाइदिनुहोस् होला हो बिस्तारै अब नबुझेकोहरू सोधेर अब अगाडि ब्ल्याकबोर्डमा यसो गरेर त्यो त हाम्रो बेसी पनि छैन खै क्लासमा पच्चिस तिसजना स्टुडेन्ट छ त्यो त तपाईँले गाइड गर्न सक्नुहुन्छ नि है मजाले

त्यही त अब अब थुप्रै केटोगोरीको स्टुडेन्टहरू हुन्छ अब कोही ज्ञानी कोही अब मिडियम कोही अब लो हुन्छ तपाईँले सबैलाई फोकस गर्नुपर्यो बेसी त तपाईँले ध्यान चाहिँ अब अलिक अब अलिकति पढ्न नसक्नेहरूलाई चाहिँ दिनुहोस् न त्यो भयो भने चाहिँ बेस्ट पनि अब उनीहरूको पनि राम्रो हो नि हामीलाई पनि राम्रो हुने है हुन्छ त्यसो भए अब तपाईँमाथि अब आज राखेछु अब तपाईँले मजाले पढाइदिनुहोस् अब अनि फिजिक्स टिचरहरू चाहिँ को छ हो अहिले कसले पढाउँदैछ अहिले फिजिक्स टिचरले त्यही त अब सरको पनि कम्प्लेन आएको थियो सरको खै फोन पनि लाग्दैन तपाईँसँग त कन्ट्याक होला सरूलाई पनि भनिदिनुहोस् सम्झाइदिनुहोस् यस्तो यस्तो भन्नुहुँदैथ्यो प्रिन्सिपलले भनेर तपाईँले अब अब अलिकति सरलाई अब अलिकति चाहिँ लेटरहरू लेखेर सरलाई अलिक अब अब यस्तो कन्टिन्यू क्लास आएन भने माध्यामिक आउनु आँटिसक्यो नानीहरू अब एक्जाम पढ्नुपर्यो यसरी त हुँदैन नि अब स्कुल अब नानीहरूको एक्जाम बिग्रिन्छ नानीहरूको अब टाइम वेस्ट हुन्छ त्यो पनि तपाईँहरूले बुझ्नुपर्यो होइन सरलाई पनि भनिदिनुहोस् अब त्यही त तपाईँले अब फिजिक्स फिजिक्स पनि तपाईँले कभर गरिदिँदै गर्नुहोस् अब तपाईँलाई त अलिक आइडिया नलेज पनि छ अब अरू इङ्लिस टिचरहरूले त सक्दैन अब अलिकति तपाईँकोमा अब हेर्नु आशा राखेकोछु अब तपाईँ अलिक राम्रो अब न तपाईँले राम्रो गर्नुभयो भने अब अलिकति तपाईँको प्रोमोसन हुने पनि चान्सेसहरू हुन्छ होइन अलिक स्यालेरीहरू म सोच्ने छु त्यो बारेमा पनि अन्त अलिकति अब नानीहरू त्यही अब याद गरिदिनुहोस् हरेक कुरामा हो के हुन्छ कसो हुन्छ मलाई अपडेट गर्दै गर्नुहोस् म अहिले अलिक एक दुई दिनको लागि बाहिर छु मलाई तपाईँले म्यासेज गर्नुहोस् या नभए कलहरू गरेर के हुन्छ दिनैपिछेको अपडेटहरू दिनुहोस् म अहिले एकदम ठिकै छु सर अहिले म अलिक बाहिर छु अलिक यहाँ अफिसकै स्कुलको कामहरूले अलिक आएको छु कि अनि त्यो भएर हाम्रो एक्जामको सिलेबस अब छ म्याथ्सहरू फिजिक्सहरू छ अब त्यो म अहिले बाहिर छु म तपाईँलाई आएर भन्छु अहिले म अलिकति बिजी छु राख्नुपर्यो सर म बादमा कल गर्छु नि ओके ओके